अब हाम्रो क्षेत्रमा मानिने प्रमुख धार्मिक परम्पराहरूमा त के भनौँ भने यहाँ धर्महरू भन्दाखेरि यहाँ बुद्धिस्ट पनि छन् हिन्दु छन् होइन किँरातीहरू छन् त्यस्तैमा अब बुद्धिस्टहरूले बुद्ध बुद्ध पुर्णिमाको दिन चाहिँ अब बुद्धिस्ट धर्मगुरूहरूले आएर उनीहरूले ठुल्ठुलो पुस्तकहरू पढ्छन् धार्मिक धर्म धार्मिक पुस्तकहरू पढ्छन् र विश्वशान्तिको पूजा लगाउने गर्छन् बुद्ध पुर्णिमाको दिन र यो बुद्धिस्टहरूले मानिने धर्म हो र हिन्दुहरूमा भन्नुपर्दा शिवरात्रि मनाइन्छ शिवलाई मान्छन् दुर्गालाई मान्छन् दुर्गा पूजा गर्छन् यहाँनिर अनि त्यस्तै अब प्रार्थना प्रसादहरू भन्दाखेरि आब त्यही अब हिन्दुले भजन कीर्तन गर्छन् बुद्धिस्टहरूले बुद्धिस्ट बौध बुद्धिस्ट धर्म गुरूहरुले अब एउटा पुस्तक पढेर होइन एउटा पुस्तक पढेर चाहिँ उनीहरूले धर्मको त्यो एउटा अनुष्ठान गर्छ अन्त साथसाथै यहाँनिर किँरातहरू पनि छन् जस्तो किँरातहरूले के मान्छ भन्दाखेरि उनाहरूले साकेला उभौँली उधौँली भन्छ उनाहरूको किँरात किँरात धर्मगुरु त्यही माङ्पा भन्ने एउटा माङ्पालाई मान्छन् उ त अब एउटा पृथ्वीकै सृष्टि जस्तो एउटा गुरू हुन्छ उनीहरूको होइन उनीहरूले ढ्याङ्ग्रो बजाएर ढोल झ्याम्टा बजाएर पूजा गर्ने गर्छन् त्यहाँदेखिन जस्तो अब म एउटा किँराती भएँ किँरातीले किँराती भएको कारणले गर्दा हामी अब उधौँली उभौँली मान्छौँ त्यहाँबाट हामी झाँक्री चलाउँछौँ फेदाङ्ग्मा चलाउँछौँ माङ्ग्पा चलाउँछौँ होइन यस्तै छ यस्तै अब या हाम्रो पाहाडको एउटा धार्मिक परम्पराहरू त आफ्नो आफ्नै तरिकाको छ होइन